सिमरन बोलेको हो कस्तो छ हो आजकल ठिकै छ भन्नु पऱ्यो के भन्छ यता त के भन्छ गरम भएर उधुम छ अब त्यतिकै हो नि के भन्छ अब बिहानदेखिको बेलुकासम्म त्यो अफिस जाऊ कुद अन्त केही गर्नै भ्याउँदैन अब सन्डे त तिम्रो भाउजूको सेवा गर्दै त्यतिकै हुन्छ अब के गर्नु त यो पालि आउने हौ हामी दसैँको बिदामा आउने के भन्छ भाउजू म आउने अन्त भन्दाखेरि ज्वाइँ कस्तो छन् छोरा छोरी के गर्दैछ अरे ए अच्छा अच्छा ए तब अच्छा अच्छा त्यसो भने यो पालि त म घुम्नु आउँछु है म मजाले कलकत्ता ए कलकत्ता हरे कालेबुङ बस्ने गरी होइन यो साल आउने यो पालि त छुट्टीमा भाउजूलाई लिएर आउने नानी सबै लिएर आउँछु अन्त घुमाउनु चाहिँ कहाँ कहाँ लाने अच्छा अच्छा ए तब तब

ए अच्छा डेलो भनेको चाहिँ ए अच्छा अच्छा त्यो डेलो भनेको चाहिँ गुम्बा भएको जगा है ए तब तब हामी के भन्छ पहिला जमानामा त आएको फुपू फुपासँग म घुमेको त्यही त गएको नि एक पल्ट के हो त झन् दार्जिलिङ जाँदा थाहा छ बाँदरले तिम्रो के भन्छ टोपी लगिदिएर तिमी कति रोएको थियौ थाहा छ त्यही त आजकल त बानी भएछ हौ सिलगडीमा हिँड्दा हिँड्दा कि

त्यो पनि हो फुपा फुपू ठिकै छन् उयो के भन्छ गरममा पसिना चुहाउँदै बसिरहन्छ हे मान्दैन हौ कहाँ मान्दै मान्दैन घर छोडेर हिँड्न मान्दैन झन् आमा र बुवा त के भन्नु अब यति साह्रो के भन्दछ नि अखड भएको छ त्यही ने रहेछ हौ यसो सिलगडी आए त यसो राम्रो हुन्थ्यो नि ठण्डामा आयो भने राम्रो हुन्थ्यो के भन्छ हो हो हो त्यसो भने यसो हाम्रोतिर ल्याउनु नि ए लु लु लु सँगै जौँ न त त्यसो भने दसैँमा आउँछु नि ल लु त ल राखेँ राखेँ ल ल ल ल